भारतीय फेसन यसको विविधता र समृद्ध सांस्कृतिक सम्पदाको लागि परिचित छ र पहिलेको तुलनामा लुगाहरू लगाइमा पहिरनमा धेरै परिवर्तनहरू भएको छ पाश्चात्य फेसनले भारतको फेसनलाई निकै प्रभावित पारेको देख्न सकिन्छ अहिले आधुनिकीकरण तर्फ उन्मुख भइरहेका सम्पूर्ण मानिसहरू नै पाश्चात्य फेसनलाई नै अधिक मन पराउने गर्छन् र मलाई लुगा एकदमै सिम्पल सलवार कमिज भयो वा प्यान्ट सर्ट मन पर्छ म यस्तो मेरो दैनिक लगाउने लुगाहरू सिटी सेन्टर वा मार्केटतिरबाट किन्ने गर्छु